हाम्रो क्षेत्रमा पानी पर्दा चाहिँ धानहरूलाई जोगाउन मुस्किलै पर्छ किनभने पानीहरूले गर्दाखेरि ए पानीले गर्दाखेरि पहिरोहरू जान्छ धानलाई असर गर्छ त्यसरी नै हामीले चाहिँ त्यसलाई उयो गर्नको लागि हामी एकदमै मेहनत गरेर हामीले गर्नपर्छ र हाम्रो बर्खामा चाहिँ हामीलाई बर्खामा चाहिँ हामीलाई धेरै धेरै साह्रो छ जोगाउनको लागि